समीर भाइ त्यो मैले अघि खाना अर्डर गरेको थिएँ नि जुन चाहिँ त्यो सुँगुरको मासु र साग मिसाएर क्या आलिक तातो तातै होस् मिठो होस् अनि कतिबजे यहाँ आइपुग्छ टाइम त हुनु आँट्यो ल झट्ट गरेर पठाइदिने ल